हेलो मारिया मिस बोल्नुभएको ए के गर्नुहुँदैछ मिस म पनि बसिरहेको छु ठिकै हुनुहुन्छ ए अनि तपाईँहरूको स्कुल छुट्टी होला अहिले समर भ्याकेसन ए हजुर कहिलेदेखि लाग्छ ए हो हामीहरूको भन्दा अलिक छिटो लाग्नेरहेछ ए हजुर अनि हजुर हजुर सोच्दैथेँ हामी मिसको सल्लाह गर्दै थिएँ कि अनि हजुर त्यही त अब केकहरू काट्नुपर्छ होला

ए हजुर हजुर हुन्छ हुन्छ स्राइन सबैजना प्र्याक्टिस गरौँ न ल अनि केकहरू काट्नुपर्छ चिल्ड्रेन टिचर्स डेमा हो अब अरूहरू पनि अब के के जातिहरू अब मिलाउँदै जाउँ न है

अनि के के सोच्नुभएको छ केही डान्सहरू निकाल्नुपर्छ होला दुई तिन ग्रुप है ए हजुर हजुर गिफ्ट हजुर दिनुपर्छ सबैजना मिलेर है गिफ्ट के राम्रो होला हो मिस के दिँदा राम्रो होला हजुर र मिस हजुर के दिँदा राम्रो होला भनेको नि हेलो सुन्नुहुँदैछ हजुर के दिँदा चाहिँ राम्रो होला भनेको नि ए हजुर हजुर ए हजुर हजुर है त्यो पनि राम्रै हो हजुर हुन्छ हामी सबैजना मिलेर एक एकवटा है सबैलाई ए हजुर त्यो खदा लगाई दिनुपर्छ नि हजुर अन्त अरू हजुर हजुर हजुर खदा हजुर किन्नुपऱ्यो नि है सबैजनालाई अब अनि अरू टिचरहरू पनि त हुनुहुन्छ है हजुर सबैजना मिलेर है टिका सबैलाई अनि अरू चाहिँ के छ हजुर हो नि सबैजनाले उठ कति कति हजुर कतिसम्म त्यो उठाउने हो खै फाइभ हन्ड्रेड एकजनाले हजुर हुन्छ भाइ पन्ध्रजना जस्तो छ हो फाइभ हन्ड्रेड हजुर हामी सबैजना टिचरहरू सल्लाह गरौँ न है अन्त हेरिसकेन भने त्यसो भए अब तिन चार सय हो हजुर त्यो त टिचरहरू मिलेर त त्यति सब्मिट गर्दा त हुन्छ होला निकै अन्त खानाहरू त के गर्ने हो मिस बनाउँ बनाएर हजुर हजुर हो नि ननभेज अब भेज खानेलाई भेज हजुर हो नि भेज खानेलाई भेज ननभेजलाई ननभेज अनि के अर्डर गर्नु राम्रो कि आफै सामानहरू किनेर त्यहाँ बनाउन दिनु हो ए हजुर हजुर ए हुन्छ मिस थ्याङ्क्यु हजुर हुन्छ हुन्छ हुन्छ